मैले यो सौरेनी बजारबाट यो साउनमा लगाउनुपऱ्यो भनेर चुरा किनेको थिएँ बेङ्गल्स यो एकदमै खराब लाग्यो अत एक दिनमा नै कत्तिवटा फुटेर गयो कच्चा कच्चा पनि रहेछ अनि मलाई एकदमै नराम्रो लाग्यो यो चुरा चाहिँ